भाइ तपाईँको गाडी दसजना आँट्ने छ यदि छ भने तिस तारिक लाभा घुम्नु जाउँ भनेको र भाइको गाडी बुक गर्नुपऱ्यो